हाम्रो क्षेत्रमा प्रचलित धर्महरू विशेष गरी हिन्दू मुस्लिम क्रिस्चियन र बुद्धिस्ट छन् र यस धर्ममा चाहिँ सबै जनजाति हामीहरू मिलेर बसेको छौँ सबै विशेष गरेर बहु सङ्ख्यामा हुने चाहिँ गोर्खाहरू छन्